नमस्कार तपाईँहरूले पठाउनु भएको त्यो जुन चाहिँ किताब आइपुगेको छ यहाँ र म त्यसको त्यसको त्यसलाई हेरेर म धेरै सन्तुष्ट भएको छु र त्यो किताबको भन्नु पर्दा त्यसमा तपाईँको धेरैवटा राम्रो गुणहरू रहेछ र एउटा राम्रो गुण मलाई के मन पर्यो भन्दा तपाईँको त्यसमा यदि पानीहरू झर्दा पानी त्यसमाथि पोखिँदाहरू तपाईँको किताबलाई केही असरहरू नपर्ने रहेछन् र त्यो नपरेको हुनाले किताबलाई मैले बाहिर पनि लिएर जान सकेँ र घाम पानी सबै हुँदा हातमै लिएर हिँड्न पनि सक्ने रहेछु र अर्को कुरा भन्दा त्यो किताबमा चित्रहरू धेरै राम्रोसँग चित्रण गरिएको थियो अनि तपाईँलाई अरू कुरा भन्दा त्यो किताबको जुन चाहिँ कभर बाहिरको र पछाडि पछिल्लो भागमा जुन चाहिँ बनाइएको छ त्यो पनि धेरै सुन्दर रूपमा बनाइएको रहेछ लगाइएको रहेछ किताबसँग जोडिएको रहेछ र म तपाईँहरूलाई धन्यवाद भन्छु मलाई यस किताब यसरी यति छिट्टो चाँडै मेरो म भएकोमा ल्याइदिनु भएकोमा र यति राम्रो खालको मलाई किताब चाहिँ ममा आइपुगेकोमा म धेरै खुसी छु धन्यवाद